ए बहिनी हजुर हेलो कसको बारेमा होला बहिनी भन्नु न म भन्छु नि अच्छा सुबास घिसिङ चाहिँ अब यहाँको फेसम लिडर हो उहाँ छ्यासीको छ्यासीमा उहाँले ठुलो आन्दोलन गर्नु भएको थियो होइन अब यो आन्दोलन त राम्रै राम्रो आन्दोलन हो राम्रो गर्नु भएको थियो तर धेरै धेरै धेरै हाम्रो यहाँको लोकलहरू होइन हाम्रो नेपाली दाजु भाइहरूको को मृत्यु भयो धेरै लडाइ भयो होइन झगडा भयो र धेरैजना मऱ्यो पनि तर उहाँले चाहिँ आन्दोलन चाहिँ हाम्रै जातिको निम्ति हाम्रै भाषाको निम्ति गर्नु भएको थियो र उहाँ चाहिँ अब एउटा एकदमै दार्जिलिङको चाहिँ फेमस लिडर हुनुहुन्छ है हुनुहुन्थ्यो अब उहाँ त बित्नु भयो अहिले त हुनुहुन्न उहाँको छोरा अहिले चाहिँ छोराले उहाँको भार सम्हाल्नु भएको छ र हाम्रो सुबास घिसिङ चाहिँ अब एउटा एकदमै नामी है नेता अनि उहाँ नेता मात्रै नभएर चाहिँ उहाँ एउटा साहित्यकार कवि पनि हुनुहुन्थ्यो उहाँले धेरै कथाहरू पनि लेख्नु भएको कविताहरू पनि राम्रो राम्रो लेख्नु भएको छ है र उहाँको कविताहरू कति नेपाली स्कुलमा नेपाली स्कुलको किताबहरूमा पनि हामी पाउँछौँ र उहाँले चाहिँ एउटा ठुलो आन्दोलन गरेर हामीलाई चाहिँ एउटा हाम्रो अब जाति को एउटा जाति र भाषालाई उहाँले चिनाउनु भएको हो अनि उहाँ चाहिँ उहाँ चाहिँ अनि उहाँलाई चाहिँ यहाँ भगवान् जत्तिकै मान्छ है नेप् दार्जिलिङमा चाहिँ र उहाँको छोरा पनि राम्रो छ छोराले पनि राम्रोसँगले अहिले काम गरिरहेको छ है र उहाँहरू बस्नु चाहिँ माथि सेन्ट पवल्सको मुनितिर उहाँको घर छ र त्यहाँ बस्नु हुन्छ यदि तपाईँ त्यहाँ गएर उहाँको अझै ज्यादा मात्रामा जानकारी लिनु चाहनु हुन्छ भने चाहिँ तपाईँ गएर त्यहाँ गएर छोरासँग भेटेर है अझै तपाईँले धेरै जानकारी लिनु सक्नुहुन्छ अगमसिंह गिरी पनि हाम्रो यहाँकै दार्जिलिङकै हु हुनुहुन्छ तल चाँदबारीमा जन्मिनु भएको अनि उहाँ एकदमै यहाँको दार्जिलिङको एउटा एकदमै ठुलो साहित्यकार हुनुहुन्छ हुनुहुन्थ्यो हुनुहुन्छ भनौँ न उहाँ त अब कलाकारहरू त कहिले पनि मर्दैन है जीवितै रहन्छ र एकदमै नामी साहित्यकार उहाँले नेपाली साहित्य पुरस्कारहरू पनि पाउनु भएको होइन उहाँको नाममा अगमसिंह पथ पनि यहाँ राखिएको छ र यसरी के हरे दुवैजनालाई हेर्दाखेरि एउटा साहित्यकार एउटा ठुलो लिडर है दुईजना नै दार्जिलिङको चाहिँ एउटा फेमस मन्छेहरू जसलाई चाहिँ हामी कहिले पनि भुल्न सक्दैनौँ उहाँहरूको योगदान जो छ उहाँले साहित्य क्षेत्रबाट हामीलाई ठुलो योगदान गर्नु भएको छ अर्को सुबास घिसिङले चाहिँ हाम्रो जातिको निम्ति उनले योगदान दिनु भएको छ र उहाँ दुईजना चाहिँ एकदमै हाम्रो दार्जिलिङको चाहिँ फेमस पर्सनालिटीमा अब आउँछ अनि अरू ठाँउहरूको बारेमा जान्नु चाहनुहुन्छ भने अन्त त्यो पनि बताउँछु अँ अँ अँ अब तपाईँले हजुर तपाईँलाई अझै थप जानकारी चाहिन्छ भने चाहिँ यता माथि सुबास घिसिङको जानु सक्नुहुन्छ है तल चाँदबारीमा तपाईँ जानु सक्नुहुन्छ उहाँको परिवारहरू छ नि उहाँलाई सोधेर अझै तपाईँले जानकारी लिनु सक्नुहुन्छ है ल बहिनी हवस् हुन्छ थ्याङ्कयू हुन्छ वेलकम